रोग लाग्नबाट बच्न र स्वस्थ रहन चाहिँ हामीले चाहिँ हाम्रो जुन चाहिँ रोग प्रतिरोधक क्षमता हुन्छ हाम्रो इम्युनिटी त्यो चाहिँ बढाउनपर्छ र इम्युनिटी बढाउन र स्वास्थ्य रहनका केही स्थानीय तरिकाहरू चाहिँ के के हो भन्दाखेरि चाहिँ हामीले चाहिँ हाम्रो स्लिपमा एकदम ध्यान दिनपर्छ नभएको पनि रातमा हामी सात नभए आठ घन्टा चाहिँ सुत्नैपर्छ मतलब ट्वेन्टी फोर आवर्समा चौबिस घन्टामा हामीले सात आठ घन्टा चाहिँ सुत्नैपर्छ त्यत्ति चाहिँ हामीले हाम्रो निद्रालाई दिनैपर्छ अनि अर्को हाम्रो खानपिनमा ध्यान राख्नपर्छ फ्राइड कुराहरू बेसी खान हुँदैन चिप्सहरू भयो होइन फास्ट फुडहरू खान हुँदैन जत्ति सक्दो हेल्दी ग्रीन भेजिटेबल्स म म आफै शुद्ध साकाहारी भएर हो होइन मलाई त नन् भेजिटेरियन्सहरूको थाहा छैन तर साकाहारी खानामा चाहिँ ग्रीन भेजिटेबल्सहरू भयो अनि फ्रेस फ्रुट्स नट्सहरू भयो अन्त सिड्सहरू हुन्छ नि दालहरू दालहरू राम्रो खानको लागि अन्त अरू के भन्दाखेरि हेल्दी बस्नको लागि त्यहीँ एक्सरसाइज होे नभएको पनि डेली बडीलाई थर्टी मिनट्स एक्सरसाइज चाहिँ चाहिन्छ होइन अनि त पानी पनि राम्रोसँग पिउनपर्छ हामीले राम्रो अमाउन्टमा पानी पिएको चाहिँ राम्रो दिनभरि किनभने झन् घाम लागेको टाइममा धेरै पानी पिएको राम्रो होइन अन्त किनभने नभए भने डिहाइड्रेसन हुन्छ के बडीमा पानी सुकेर जान्छ बिमार पर्न सक्छौँ हामी अनि त्यो भयो अनि त स्मोकिङ ड्रिङकिङ चाहिँ हामीले गर्न हुँदैन जत्ति सक्दो फ्रेस अक्सीजन लिने हामीले कोसिस गर्नुपर्छ बिहान उठेर है मेडिटेसन इम्पोर्टेन्ट हाम्रो लागि मेडिटेट गरेको छ भने हाम्रो मेन्टल हेल्थको लागि एकदमै राम्रो मेडिटेसन चाहिँ अब फिजिकल हेल्थको लागि त एक्सरसाइज भइगयो तर मेन्टल हेल्थको लागि मेडिटेसन चाहिँ भेरी भेरी इम्पोर्टेन्ट कन्सनट्रेसन र मेडिटेसन चाहिँ हामीले गर्नैपर्छ अनि अरू अरू के भन्नु हेल्दी रहनको लागि अब म दिनहुँ गर्ने कामहरू नै त्यो हो यिनीहरू हो खानपिनमा भयो स्लिप भयो पानी भयो एक्ससाइजिङ भयो है अनि त योगाहरू पनि गरेको पनि राम्रो हो अनि इम्युनिटी बढाउनको लागि त्यही अब बडीलाई सुट नगर्ने कुराहरू चाहिँ हामीले एकदम खानभएन लिनभएन त्योबाट चाहिँ टाढै बस्न पऱ्यो